जीवन यापनको लागि चाहिँ अहिले म चाहिँ होटलमा एज अ म्यानेजर काम गर्दैछु अन्त यो पेसाको बाटो चाहिँ कसरी तय भयो भन्दाखेरि अन्त मैले क्लास टुवेल्भ सकेर चाहिँ होटल म्यानेजमेन्टको कोर्स गरेको थिएँ अन्त यो कोर्स सकेर चाहिँ म यो पेसामा लागेँ